हजुर सुन्नुहोस् न म यता कालिम्पोङबाट बोलेको कि हजुर तपाईँ तपाईँको होटलमा चाहिँ के के रूम्सहरू छ होला है हजुर होटलको लागि रूम्स अनि त्यहाँ वाइफाई फ्री छ कि छैन अनि फुडिङ लजिङ अन्त पैसाहरू कति लाग्छ होला है यसो भनिदिनुहोस् न बस्नु त पाँच दिन जस्तोको लागि अलिकति कन्सेसनहरू गरिदिनु हुन्छ होला नि है पाँच दिनको लागि हजुर भनिदिनुहोस् न हजुर हजुर

हामी जम्मा तिनजना हजुर

हजुर

बुकिङको अमाउन्ट चाहिँ कति कति दिनुपर्छ होला है एडभान्सहरू हजुर हजुर एउटै होइन एउटै रूममा बसौँ भनेर नि खानाहरूको चाहिँ अलग अलग ए हजुर हजुर अन्त एन्ट्रीहरू कति बजी होला है रातीको एन्ट्रीहरू अन्त वाइफाई फ्री छ कि छैन

हजुर ए मलाई मलाई हजुर त्यही त ए होइन मलाई पनि त्यो अलिकति पिस खालको शान्ति खालको नै जग्गा चाहिएको कि जसमा चाहिँ म काम गर्नु सक्छु भनेर नि हल्लाहरू चाहिँ नहोस् भनेर नि हजुर हजुर ए हजुर हजुर हुन्छ अन्त त्यो क्लिनिङहरू गर्नु आउनु त आउँछ होला नि है त्यो रूमको त्यो क्लिनिङहरू गर्नेहरू पनि आउँछ होला नि है प्रपर हजुर हजुर पाँच दिन हजुर हजुर ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ म तपाईँलाई कन्ट्याक्ट गर्छु नि ल हुन्छ भोलितिर बुकिङ गर्छु कि अन्त कन्ट्याक्ट गर्छु नि हुन्छ हुन्छ थ्याङ्कयू